रकवाला अब बाइक राइडहरू जान चाहिँ एकदमै मन पर्छ म अब पहिलादेखि नै बाइक नहुँदाखेरि पनि म अरुहरूसँग होइन झ्याम्मिएर जान्थेँ पनि होइन बाइक राइडहरू जान्थेँ म बाइक हुदाँखेरि पनि गइबस्छु अन्त प्लानिङ्ग चाहिँ म कसरी गर्छु भने अब साथीहरूलाई पनि सोध्छु होइन उनीहरूको पनि फ्री टाइम छ भने होइन आफ्नो पनि फ्री टाइम हुनु पऱ्यो अन्त त्यही मिलाएर चाहिँ हामी टाइम निकालेर जान्छौँ अन्त जादाँखेरि चाहिँ म जस्तै अब बिजी टाइममा हुन्छु होइन र पनि अब हामीलाई इच्छा लागेको टाइममा चाहिँ हामी अब एउटा हाम्रो कामलाई अलिकति साइडमा राखेर है हामी अलिकति भए पनि टाइम निकालेर हामी चाहिँ राइड चाहिँ जान्छौँ जान्छौँ